मेरो विशेष खाद्य व्यञ्जन मलाई दाल भात र सब्जी नै मनपर्ने गर्दछ नरिवलको प्रयोग म खिर बनाउँदा मात्रै गर्ने गर्छु अनि मलाई नरिवल मनपर्छ त्यत्तिकै खान मसला हालिन्छ सब्जीमा धेरै होइन धेरै कमै अनि चिनी चिनीको प्रयोग पनि कम्ती नै गर्ने गर्दछु चिनी चियामा विशेष गरी खाइन्छ अनि त्यसैले गर्दा चिनी अरू बेला पनि अलिक कम्ती नै गर्ने गरिन्छ